ए नमस्ते दिदी ए सुन्नुहुँदैछ ए मैले तपाईँको नम्बर पाएको थिएँ कि तपाईँले यस्तो नानीहरूको काम गर्नुहुँदो रहेछ नि हाउसकिपिङको लागि तपाईँले खोजिदिनु हुँदोरहेछ नि है ए म कालिम्पोङबाट बोलेको कि अनि मेरो हजुर मेरो आ आमाबाबा भनौँ न बाजेबोजु अलिक बुढोबुढो छ कि अन्त उसको लागि त्यो कस्तो भन्दाखेरि अब अलिकति मेडिकलहरू पनि जान्ने हो त्यस्तो खालके चाहिएको थियो यसो तपाईँकोमा छ हजुर नर्सिङ गरेको हजुर हजुर हजुर हजुर ए हजुर सोधिदिनु होस् न मलाई चाहिरहेको छ कि अनि त्यसले गर्दाखेरि हौ ए मेरो आमाबाबा यतै हुनुहुन्छ म चाहिँ यता अलिक कामले गर्दा भ्याउँदिनँ कि अनि त्यसले गर्दाखेरि कालिम्पोङमै हो होइन मेरिड भए पनि मैले चाहिँ अलिकति जान्ने चाहिँ चाहिएको मेडिकल उयो भएको चाहिँ हजुर हजुर बाजेबोजुलाई याद गर्ने चाहिएको हजुर हजुर

हजुर होइन म त राम्रै दिन्छु स्यालेरी त कि तर अब उताबाट पनि कति जस्तो भन्छ अब उनी उनीहरूको हेरेर पनि हुन्छ हो यतिमा अब उनीहरूको भनेर हुन्छ एकपल्ट सोधेर मलाई भनिदिनु होस् नि होइन होइन होइन घरमै घरमै मेरो घरमै बसेर भाडा हजुर घरै छ कि हजुर हजुर हजुर हजुर हजुर सकेर गर्नुहुन्छ हजुर हजुर परेन रेन्टहरू केही पनि परेन एकपल्ट सोधिदिनु होस् नि

हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ ल